पश्चिम बङ्गालको चाहिँ अब सबैभन्दा ठुलो फेस्टिवल भनेकै दशहरा हो किनकि अब त्यसमा चाहिँ अब धेरै बङ्गालीहरूले मान्छ नि त दुर्गा मातालाई चाहिँ अन्त हिन्दू जस्तो बङ्गालीहरूले मान्छ अनि बङ्गालमा चाहिँ धेरै सङ्ख्यामा बङ्गालीहरूको छ र त्यसले गर्दा चाहिँ जुन चाहिँ दशहरा हुन्छ नि त्यो चाहिँ यस्तो ठुलो हुन्छ जग्गा जग्गा यत्रो यत्रो पन्डालहरू बनाएको हुन्छ र जुन चाहिँ पन्डाल बनाउँछ त्यो पैसा चाहिँ गभर्मेन्टले नै दिएको हुन्छ र जुन चाहिँ क्लबहरू हुन्छ जुन क्लबहरू रेजिस्टर भएको हुन्छ तिनीहरूले पनि पाउँछ पैसा त्यो पन्डालहरू बनाउनको लागि र हर साल पन्डालको अर्को अर्को थिम हुन्छ अस्ति कोही बेला हुन्छ काइटको थिम र अस्तिको पालि दुई हजार तेइसमा थियो जुन चाहिँ त्यसमा चाहिँ थियो रकेट थिम चन्द्रयानको थिम थियो र बि बङ्गालकै जग्गा जग्गाको अब डिस्ट्रिकतिरै यस्तो रकेट थिमलाई अब रकेट थिमको पन्डाल बनाएको थियो र दशहरा चाहिँ अब नवमी पनि भनिन्छ नौ दिनको हुन्छ जसमा चाहिँ अब दुर्गा माताको पूजा गरिन्छ अनि अब होली त अहिले चलिरहेछ कति मार्च यो पालि चाहिँ मार्च चौबिस आज चाहिँ जुन चाहिँ त्यो होलीको उयो हुन्छ त्यो जलाउँछ र भोलिदेखिको चाहिँ होली खेल्नु थाल्छ र होली चाहिँ एउटा अब रङ रङहरूको त्योहार हो र रङ्गिलो त्योहार हो र यसमा त्योहार अब एकाअर्कालाई रङ लगाएर अब माया बाँडेको जस्तै भनौँ न त्यस्तो हुन्छ होली होली त्यो अब एउटा रङ्गिलो त्योहार हो र जुन चाहिँ अब भैलो छ भैलो चाहिँ भैलो देउसी जुन चाहिँ छ त्यो चाहिँ नेपालीको सबैभन्दा ठुलो चाड हो र भैलो चाहिँ लक्ष्मीपूजाको दिनमा खेल्छ र देउसी चाहिँ भाइटिका भैलेनीको तिन दिनपछि भाइटिका हुन्छ र त्यत्ति बेला चाहिँ देउसी खेल्छ देउसी चाहिँ तिनसम्म खेल्छ र भैलेनी चाहिँ एक दिनै खेल्छ जुन चाहिँ दिन लक्ष्मीपूजा हुन्छ त्यो दिन चाहिँ भैलेनी खेल्छ भैलेनी दिनमा चाहिँ अब केटीहरू केटीहरू खेल्छ र केटीहरूलाई चाहिँ अब हुन्छ नि लक्ष्मी माताको रूपमा लिन्छ होइन त्यो दिन अब केटीहरूले आफ्नो जातीय ड्रेस जस्तो कसैको जस्तो मगरले मगरको ड्रेस लगाउँछ तामाङले तामाङको ड्रेस लगाउँछ कसैले अब चौबन्दी चोलोहरू लगाएर खेल्छ सबैले आफ्नो आफ्नो जातको ड्रेस वेशभूषा लगाएर खेल्छ र त्यति बेला आफ्नो कल्चरल कल्चरल ड्रेस लगाएर आफ्नो कल्चरलाई पनि तिनीहरूले अब देखाउँछ होइन भैलेनीको दिनमा चाहिँ अब धेरै रमाइलो हुन्छ अनि देउसीको दिनमा चाहिँ केटाकेटी पनि मिलेर खेल्छ केटाकेटा पनि खेल्छ केटाकेटी पनि मिलेर खेल्छ र देउसीको दिनमा चाहिँ अब कति कतिजनाले अब कन्सर्ट जस्तै गर्छ कन्सर्ट जस्तै टाइपको गर्छ होइन अनि अब देउसीमा पनि रमाइलो नै हुन्छ र त्यस्तो हुन्छ अनि भैलो र देउसी चाहिँ अब नेपालीको एउटा ठुलो चाड हो लक्ष्मीपूजाको दिनमा हुन्छ होइन भैलेनी चाहिँ र यसरी नै अब रामनवमी पनि छ रामनवमी चाहिँ हिन्दूहरूको धेरै ठुलो उयो हो राम यस पालि चाहिँ राम मन्दिरको आयोजना भयो अयोध्यामा र अयोध्यामा भएको छ राम मन्दिर आयोजना र त्यस्तै छ अब दशहरामा चाहिँ अब मेला पनि लाग्छ होइन र अझै झन् बङ्गालमा चाहिँ थुप्रै यस्तो फेस्टिवलहरू छ त्योहारहरू छ जस्तै छ अस्ति थियो बसन्त होली कि के भन्छ त्यो पनि थियो ईद छ ईद चाहिँ जुन चाहिँ छ त्यो मुस्लिमहरूले मान्छ र त्यो ईद पनि ठुलै मनाउँछ उनीहरूले उनीहरूको त्योहार पर्वलाई ठुलै मनाउँछ र बङ्गालमा चाहिँ सबै मानिसहरू अब मिलेर बस्छ होइन त्यस्तै छ